गाउँको भन्दाखेरि चाहिँ सहरको सहरहरूकोबिच तुलना गर्नुपर्दा चाहिँ गाउँघरमा त्यस्तो साह्रो त्यति साह्रो राम्रो चाहिँ फेसिलिटी हुँदैन हस्पिटलमा अनि सहर जस्तो सहरमा चाहिँ त्योभन्दा धेरै राम्रो उपचारहरू गर्न सकिन्छ गाउँघ गाउँघरमा चाहिँ त्यति साह्रो त्यत्रो मसिनहरू हुँदैन अनि सहरमा चाहिँ भक्कु मिन्स पैसा भएको हुनाले चाहिँ हस्पिटलहरूमा धेरै धेरै नयाँ उयो सामानहरू ल्याउँछ अनि त्यहाँदेखि त्यहाँनिर उपचार गर्न सकिन्छ राम्ररी अनि यही नै हो जो स्वास्थ्य सेवा क्षेत्र र सहरी सहरहरूबिच तुलना गर्नसक्छु